त हाम्रो गाउँमा अब सांसद भन्नुले त अब हाम्रो अब छन् पञ्चायतका या हाम्रो विधायकहरू छन् उनीहरूसँग हामीले धेरै अन्तर्वार्ता त गरियो र धेरै उनीहरूले आफ्नो गाउँ या गाँउहरूको लागि धेरै कामहरू पनि गरियो र उनीहरूले धेरै कामहरू गरेर हाम्रो गाँउ या बस्तीमा बाटो या रोडहरू पट्टि धेरै कामहरू गरिएका छ हो र उनीहरूले धेरै राम्रो पनि उनीहरूले गरेको कामको बारेमा त अब यहाँ के भन्नु र उनीहरूले धेरै क्षेत्रमा पनि गर्नुभयो र आफ्नो गाउँ गाउँमा पनि अब राम्रै गरिरहेको छ हो उनीहरूले अब हामीले उनीहरूसँग सोद्धाखेरि उनीहरूले अब धेरै राम्रो काम गऱ्यो र हाम्रो गाउँ बस्तीमा पनि राम्रो बनाइदियो हो र बाटो घाटो पनि एकदमै एकदमै सजिलो र गाउँमा केही पऱ्यो भने पनि बाटो घाटो राम्रो छ र धेरै राम्रो गरेको छ अझै पनि राम्रो नहुनेलाई आफ्नो घर या घरहरू पनि बनाइदियो र गरिब मान्छेहरूलाई धेरै सहयोग गरियो हो उनीहरूले अब अहिले सम्म त गाउँमा राम्रै गरिरहेको छ र गाउँको पनि अब सुधार आइरहेको छ सुधार आएर उहाँहरूले अब अहिले पनि गरिरहनु भएको छ जे भए पनि आफ्नो गाउँहरूको लागि राम्रै अब परिवर्तन ल्याउनु भएको छ परिवर्तन पनि परिवर्तन भन्दाखेरि पनि अब धेरै त अब नेताहरूले पहिला त नेताहरूले अब अलिअलि काम गर्दै अलिअलि गर्दै छोडियो हो अहिले अब अरु त अब अहिलेको नेताहरू अब जुन जो हुन्छ प्रधान या कोही सांसद भन्नु उनीहरूले पनि अब एकदम राम्रै गरेर गइरहेको छ हो यसैले अब सबैलाई भन्दा पनि अब गाउँ सहरमा त अब एउटा राम्रो बाटो घाटो या कसैलाई गरिबलाई एकदो गरिबलाई एउटा सानो झोपडी घरमा बस्नेहरूलाई पनि नयाँ घर बनाइदिएर राम्रो बनाइदिनु भएको छ र खुसी नै लाग्छ अब हाम्रो प्रधानहरूले धेरै राम्रै गरेर गएको रहेछ हाम्रो गाउँ बस्तीमा त एकदमै किनभने सबैभन्दा त मान्छेलाई चाहिने बाटो घाटो राम्रो हुनु पऱ्यो र गाउँको एकदम गाउँमा पनि एउटा सुधार ल्याउनु पऱ्यो गाउँ बस्ती राम्रो बनाइदियो बनाइदिएको छ खुसी लाग्छ अब हाम्रा प्रधानहरूले या हाम्रा हाम्रा पञ्चायत सांसदले या विधायक भनौँ न अब हाम्रो विधायक पनि आफ्नो गाउँ बस्ती या सहर गाउँ बस्ती या आफ्नो उयो समष्टिमा राम्रै काम गरेर राम्रै गरिरहेको छ र यसैले अब म अनुभव त अब यही नै छ राम्रै कुरो गरिरहेको छ उनीहरूले पनि उनीहरूले पनि जे पनि गरिरहेको छ अब उनीहरूलाई पनि अब बजट आएर उनीहरूले अब केही कामको लागि हालिदिनु हुन्छ र आफ्नो आफ्नो गाउँ क्षेत्रमा राम्रो बनाइदिएको छ हो र उनीहरूले अब बनाएकोमा खुसी रहनु पऱ्यो अब उनीहरूलाई पनि आफ्नो कामको लागि धेरै कष्टहरू भोग्नु परेको छ र यसैले उनीहरू धेरै मात्रामा आफ्नो गाउँ शहरहरू हेर्नु पर्नेछ र गरिरहेकै छ केही सुख दुःख अब सबलाई गाउँ आफ्नो जस्तो गरिब जस्तो गरिब मान्छेहरूलाई पनि पुरै धेरै धेरै सेवाहरू गरेर धेरै सेवाहरू गरेर धेरै हेल्प गर्नुभएको छ र उनीहरूको कामले अब अनुभव त अब राम्रै छ उनीहरूले अब गरेको कुरालाई हामीले अब त्यो नकारात्मक गर्नु हुँदैन हो जति गरेको छ अब राम्रै लागि गरेको छ खुसी पनि लाग्छ र उनीहरूको गरे अनुसार अब कसैले त गरिदिँदैन भन्छ हो आशा मात्रै देखाउछ गरिब मान्छेलाई त्यो यो बनाइदिन्छु त्यो बनाइदिन्छु भन्छ हो तर आशा देखाएर उनीहरूले आशा पनि मारिएको छ कतिजनाहरूलाई तर अब कसैलाई गरिदिएको छ कसैलाई गरिदिएको छैन पनि छ त्यस्तो अनुभव हो तर अब देख्दामा चाहिँ हामीले देख्दा चाहिँ मैले देख्दा चाहिँ यो कुरो अब गरिदिएको छ राम्रै छ चल्दैछ हो सन अब आफ्नो गाउँ बस्तीलाई हेरिरहेकै छ उनीहरूले आफ्नो मतलबमामा चाहिँ गरेको छैन जस्तो अब उनीहरू पहिला अब त्यस्तो अब पहिला पहिला त भोट माग्नुको लागि गाउँ गाउँ गएर भोट माग्थ्यो अहिले त अब के पहिला त भोट माग्थ्यो पछि गएर पनि उनीहरूले यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर तर गर्न गर्नु त गरिरहेकै छ पहिला बोलेको जति उनीहरू अब ठिकै छ जे पनि राम्रो गरिराखेको छ अब आउने समयमा पनि उनीहरूले केही गर्दिन्छु भन्ने आशा त राख्दछु त्यही अनुभव त अब अनुभव त्यही थियो अनुभव भन्दा पनि अनुभव त गरियो अब जे भए पनि राम्रै गरिएको छ हो एकदम खुसी नै लाग्छ र यसमा अब अब अरु कुरा त म त्यही नै हो खुसी नै लागिरहेको छ राम्रै छ राम्रो अनुभवले नै दिइरहेको छ